भाइ तपाईँको तपाईँलाई मैले बिहान आठ बजी अर्डर गरेको थिएँ किन अहिलेसम्म यति ढिलो भएको मेरो गेस्टहरू फर्किसक्ने बेला भइसक्यो यति ढिलोको कारण त पानी पनि परेको छैन अहिले के गाडी तपाईँको के उयो जाम भयो कि केही भयो कि तपाईँले मलाई खबर गर्नुपर्ने थियो फोन गर्नुपर्ने थियो तपाईँले फोन पनि गर्नु भएन यति ढिलो चाहिँ किन भएको होला तपाईँको एकपल्ट मालिकलाई फोन गरौँ कि तपाईँलाई फोन गरौँ कि किन त्यति ढिलो भएको होला तपाईँले एकपल्ट मलाई सुचना दिनुपर्ने थियो फेरि त्यति टाडो पनि त छैन यहाँ कालिम्पोङ बजार बजारदेखि छिबो यति दस पन्ध्र मिनटको बाटोमा पनि यति ढिलो गरिदिनु भएको सधैँ मैले तपाईँकै दोकानमा अर्डर रेस्टुरेन्टमा अर्डर गर्थेँ तैपनि तपाईँले बुझ्नु पर्ने थियो दिदीलाई एकदमै जरुरी पऱ्यो होला भनेर तपाईँ तपाईँले बुझ्नु भएन अर्डर अहिलेसम्म ल्याइदिनु भएको छैन म बिमारी भएको कारणले चाहिँ तपाईँलाई अर्डर गरेको नत्र त म घरमै बनाउने थिएँ घरमै बनाउने थिएँ तर म बिमारी भएको कारणले चाहिँ म तपाईँको दोकानमा अर्डर गरेको डेली नै तपाईँकै दोकानमा अर्डर गर्ने गर्थेँ